सो मलाई टेक्नोलोजीको बारेमा चाहिँ के हो भन्न चाहन्छु भनेदेखिको अब टेक्नोलोजीले चाहिँ धेरै चिजहरू सिकाएको पनि छ धेरै चिजहरू बिगारेको पनि छ किनभने अहिलेको नानीहरू हो जस्तो कि अहिलेको नानीहरू भन्दाखेरि हामी नै हो अब होइन टेक्नोलोजीले चाहिँ यस्तो पारेको छ मान्छेलाई मान्छेलाई बिगारेको पनि छ सुधारेको पनि छ कि मतलब अब नानीहरूलाई अहिलेको बेलामा हामीलाई खाना खानु अब के गर्नु अथवा केही चिजमा पनि अब कतै गर्नुपऱ्यो भने अनलाइनको केही गर्नुपऱ्यो भनेदेखिको बोलायो मम्मीहरूले बोलाउनु भयो भने हामी झर्किन्छौँ टेक्नोलोजीले चाहिँ टेक्नोलोजीले चाहिँ मलाई त्यही बिगारेको छ जस्तो लाग्छ मलाई किनभनेदेखिको अब सपारेको छ मतलब सपारेको छ भन्दाखेरि चाहिँ अब धेरै चिज मान्छेहरूलाई अब पहिलाको जमानामा लाइट करेन्ट भनेको केही थिएन पहिलाको मान्छेहरूको जमानामा अब टेक्नोलोजीले चाहिँ एउटा बुद्धि लगाएर चाहिँ अब अगाडि एउटा टेक्नोलोजी निकाल्यो मतलब अब मान्छेहरूकै सुविधाको लागि मान्छेलाई धेरै प्रब्लम नहोस् अब होइन धेरै भोलिको दिनमा प्रब्लम नहोस् भनेर चाहिँ अब त्यो टेक्नोलोजी निकालेको हो जस्तो लाग्छ किनभने अन्त अरू भन्दाखेरि चाहिँ अब अरू बेलामा अब के भन्छ उता अब जस्तो कि मेरो मम्मीको घर वीरपाडा अब जस्तो कि मेरो घर कालचिनी जस्तो कि मम्मी बिमारी हुनुहुन्छ अरे अब मम्मी वीरपाडामा हुनुहुन्छ अनि मम्मीदेखिको मतलब मम्मीलाई अब मम्मी बिमारी भयो हुनुभयो भने अब फोन गर्दा पनि अब मतलब कसरी अब उयो गर्ने मतलब बात गर्नु पहिला त अब घरमा गएर बोल्नु त भएन नि त अनि त्यसको लागि चाहिँ अब टेक्नोलोजी निकालेको जस्तो पनि लाग्छ किनभने मलाई टेक्नोलोजीले चाहिँ अब धेरै चिजहरू सिकाएको पनि छ धेरै चिजहरू बिगारेको पनि छ किनभने बिगारेको पनि देखेको सुधारेको पनि देखेको होइन अहिले त अन्त त्यही लाग्छ मलाई टेक्नोलोजीले चाहिँ धेरै चिजहरू राम्रो पनि गरेको छ नराम्रो पनि गरेको छ जस्तो लाग्छ मलाई किनभने अब पहिलाको पहिला त्यत्रो लकडाउन भयो लकडाउनको टाइममा अब मान्छेहरू हामीहरू अब स्कुल त जानसकेको थिएन कोरोनाको टाइममा त्यो बेलामा अनलाइन क्लासहरू भयो फोनले नै हेल्प दियो मान्छेलाई मान्छेहरूको पढाइ रोकिएन मतलब स्टुडेन्टहरूको पढाइ रोकिएन अनलाइन क्लास भएर राम्रो गऱ्यो यसरी नै चलोस् होइन राम्रोसँगले होस् राम्रोसँगले भयो भने त राम्रैसँगले होस् होइन राम्रो लाग्छ र यस्तो भयो भने होइन सो त्यही भन्नु चाहन्छु टेक्नोलोजीको बारेमा चाहिँ टेक्नोलोजीले चाहिँ त्यही मतलब अब सुधारेको पनि छ मान्छेलाई बिगारेको पनि छ सुधारेको चाहिँ के छ भन्दाखेरि अब मान्छेलाई धेरै अहिले सुविधा भइरहेको छ कतै अब कतै जानुपऱ्यो भने पनि टक्क फोन गर्दा पनि यस्तो यस्तो जग्गा आइज है भनेर टक्क फोन गर्नु सकियो अनलाइनको कामहरू पनि आफैले गर्नुसक्यो फोनमै होइन सिकेर कम्प्युटर क्लास गरेर आफैले फोनमा सिक्दा पनि भयो त्यो भएन भने पनि फेरि धेरै छ अहिले टेक्नोलोजीमा मतलब अब त्यो फोनमै नसके पनि धेरै चिजमा गर्नुसक्ने चिजहरू त छ र पनि अब मलाई चाहिँ लाग्छ फोनबाटै अब गर्नसक्छौँ होला हामीले पनि कोसिस गऱ्यौँ भने र म मलाई आशा छ म गर्नेछु भनेर र भोलिको दिनमा म गर्ने पनि छु यसरी नै सो त्यही लागि चाहिँ यति नै भन्नु चाहन्छु कि टेक्नोलोजीले चाहिँ मान्छेलाई राम्रो त राम्रै गरेको छ तर अब बिगार्नु पनि त बिगारेको छ मान्छेलाई अब मलाई चाहिँ लाग्छ टेक्नोलेजीमा चाहिँ मतलब अब गेम चाहिँ नभएको भए मान्छेलाई बहुत बहुत मान्छेलाई मतलब राम्रो हुन्थ्यो दुनियाँ यो दुनियाँ यस्तो हुन्थेन होला जस्तो लाग्छ मलाई किनभने बहुत राम्रो हुन्थ्यो होला गेम्सहरू नभएको भए अब गेमसेम नभएको भए त नानीहरू पढाइमा फोकस गर्थ्यो हामीले गेमसेम नभएको भए पढाइतिर फोकस गर्थ्यो होला पढाइतिर फोकस बढेर आफ्नो आमाबाबुको नाम हामीले अलिक भए पनि मतलब मिलाएर अलिकति अगाडि लानु सक्थ्यो अगाडि बढ्नु सक्थ्यो हामीले यो गेम निकालेर अहिले हामीले केही गर्नुसकेको छैनौँ जत्ति बेला पनि अब फोन खोल्यो भने खाली गेमै खेल्नु मनलाग्छ गेम हेर्नु मनलाग्छ साथीभाइहरूसँग अब गेम खेल्यो भने त्यत्तिकै त्यत्तिकै त्यस्तै कुराहरू सिक्छ त्यस्तै खानु सिक्छ त्यत्तिकै त्यत्तिकै त्यत्तिकै आफ्नो जीवन जान्छ सो मलाई लाग्छ छ त्यही चाहिँ मतलब टेक्नोलोजीले बिगाऱ्यो जस्तो लाग्छ अन्त अरू चाहिँ अब अरू भन्दाखेरि चाहिँ त्यही हो अब आफूले चाहिँ बुझेर चाहिँ अगाडि बढ्नु पऱ्यो होइन फोनमा त्यत्ति ध्यान गर्नुभएन अन्त फोनमा ध्यान नगरेर चाहिँ अब आफूले पढाइतिर अगाडि बढेर अब होइन जे भए पनि गर्नु चाहिँ पऱ्यो आफूले सो त्यही अब साथीभाइसँग सङ्गति लाग्नु भएन गेमले चाहिँ अब मान्छेलाई धेरै बिगारेको छ सुधारेको पनि छ अब गेमबाटै मान्छेलाई बिग सुधार्नु त र पनि अब धेरै जस्तो चाहिँ मान्छेहरू अब गेम खेलेर चाहिँ मतलब बिग्रिएको नै छ जस्तो लाग्छ मलाई भने किनभने अब धेरै त नानीहरू अहिलेको नानीहरू अहिले पाँच छ वर्षदेखिको नानी आमा आमाबाबुहरूले फोनमा फोन हातमा दिन्छ हाम्रो बेलामा त त्यस्तो थिएन जबसम्म ट्वेल्भ पास गर्दैन तबसम्म फोन दिँदैन थियो त्यस्तो अहिले टेक्नोलोजी यस्तो भइसकेको छ सो राम्रै हो टेक्नोलोजी होइन आउँदो दिनमा राम्रो पनि होस् मान्छेलाई बिगार्नु चाहिँ नबिगारोस् त्यही हो राम्रोसँगले भन्छु राम्रोसँगले गर्नु पाउँछ हामीले भोलिको दिनमा होइन राम्रोसँगले गरेर अगाडि बढ्नु पाओस् टेक्नोलोजीले नै गर्दा टेक्नोलोजीले गर्दा धेरै चिजहरूमा मान्छेहरूलाई बहुत सुविधा भएको छ सुविधा भएको छ भन्दा पनि बुढी मान्छेहरूलाई पनि बहुत राम्रो भएको छ बुढी मान्छेलाई त फोन चलाउनु राम्रो भएन अब उसको छोर् फ्यामिलीमा अब छोराछोरी हुन्छ कोही बुढाबुढी अब जो भए पनि हुनु त हुन्छ अब त्यस्तोहरूको लागि बहुत हेल्प हुन्छ होइन सो त्यही हो बिमारीतिमारी पर्यो भने पनि राम्रोसँगले गर्नु पायो पाउँछ हामीले होइन राम्रोसँगले गरेर अगाडि बढ्नु पाउँछ हामीले टेक्नोलोजी चाहिँ मलाई त्यही सिकाएको छ जस्तो लाग्छ किनभने धेरै चिजहरूमा अगाडि बढ्नु सिकाएको छ होइन त्यही भन्न चाहन्छु धेरै धेरै धन्यवाद